म खेलकुदहरूमा म प्रायः प्रायः त सबै नै खेलकुद हेर्नु त हेर्छु तर मैले प्रायः भन्दा पनि सधैँ जस्तो हेरेको चाहिँ क्रिकेट फुटबल हेर्ने गर्छु र अहिले हालैमा मैले अस्तिकै दिन मात्रै इन्डिया भर्सेस अस्ट्रेलिया हेरेको क्रिकेट र त्यसमा इन्डिया हार्नु त हारेको थियो तर सिरिज जित्यो अनि क्रिकेट नहुँदा म क्रिकेटभन्दा धेर चाहिँ म फुटबलै हेर्छु र फुटबल हेर्दा म इन्डियन इङ्गलिस इटालियन स्पेनिस स अहिले रोनाल्डो साउदी गएकोले साउदी लिग पनि हेर्छु

अमेरिकन लिग पनि हेर्दैछु अहिले मेस्सी त्यता गएकोले र म दिन डेली फुटबलै हेरिबस्छु र अब कहिलेकाहीँ साथीभाइसँग हेर्छु र अब कहिलेकाहीँ बिहानपख बाह्र बजी एक बजी हुन्छ फुटबल त्यसमा पनि मलाई अल्छी लाग्दैन म एक्लै चिप्स खाँदै भए पनि हेर्छु अन्त त्यो हेर्दा मलाई एकदमै आनन्द लाग्छ अब त्यो खेलिरहेर होला फोनमा पनि म गेम पनि फुटबलै खेल्छु कसै बेला अल्छी लाग्यो भने युट्युब खोल्यो त्यही फुटबलकै हेर्यो त्यही फुटबलै मात्रै हेर्ने बानी भएको छ एउटा जीवनको अङ्ग जस्तो भइसकेको छ फुटबल चाहिँ अब खेलिरहेर होला अब गर्नु त केही सकिएन ठुलो त तर पनि अब यताउता गाउँतिर म्याचहरू पनि खेल्ने गरेको छु र मलाई फुटबल हेर्दा त्यस्तो साथीभाइ कोही छैन भने मलाई त्यो चिन्ता हुँदैन म एक्लै भए पनि हेर्नु चाहिँ सक्छु